कालिम्पोङको जिल्लाको केही उल्लेखनीयहरू चाहिँ हो डेलो जस्तै कि डेलो रेली खोला दुर्बिन भ्यु पइन्ट अन्त कञ्चनजङ्घा भ्यु पइन्ट पूजे डाँडा वा त्यहाँ चाहिँ धेरै धेरै राम्रो हरू छ डेलो पार्क दुर्बिन अन्त कालिम्पोङ कलेज पार्क सबै छ लाभा लाभादेखिको लाभामा पनि धेरै घुम्ने जग्गाहरू छ कालिम्पोङमा धेरै अझै जग्गाहरू छ डेलोमा हामी धेरै राम्रो जग्गा छ हामी आफ्नो फेमिलीहरूसँग घुम्नु सक्छौँ पूजे डाँडा राम्रो छ पूजे डाँडामा हामी आफ्नो फेमिलीहरूसँग घुम्न सक्छु अनि हामी दुर्बिनमा दुर्बिन मोनेस्ट्रीमा गयो भने हामी दुर्बिनमा चाहिँ एउटा बुद्धको मोनेस्ट्री छ त्यहाँ चाहिँ राम्रो छ धेरै राम्रो त्यहाँ घुम्ने एउटा पिसफुल शान्ति हुन्छ जहाँ चाहिँ हामी जाँदाखेरि शान्ति हुन्छ हामीलाई अनि शान्तिपूर्वक जग्गा छ त्यहाँनेरि हामी या त पूजे डाँडामा गयो भने आफूले एक्लै भएको बेलामा हामी त्यहाँ गएर बस्न सक्छौँ हामी अनि सबैजाना आफ्नो आफ्नो जग्गाहरूमा त्यहाँ गएर घुम्न सक्छ आफ्नो बर्थडे पार्टीहरू मनाउन सक्छ